हाम्रो ठाउँ गुरबथान खण्डअन्तर्गत निखाने चियाबारी गुरबथान खण्डदेखि जुन मेन बजारदेखि पाँच किलोमीटर यता आउनुपर्ने त्यो जग् गाको छेउछाउमा घुम्ने ठाउँ भनेको अहिले प्रसिद्ध जहाँ बाहिरदेखि एकदमै लोकप्रसिद्ध भएको यहाँ मात्र नभएर बाहिर बाहिरको मान्छेहरूले नि एकदमै रुचाएको ठाउँ माथि चेल पिकनिक स्पोट भन्ने हो त्यो एकदमै सबैले रुचाएको ठाउँ एकदमै रमाइलो ठाउँ छ खोलाको बगरमा पिकनिक स्पोटदेखि लिएर सानो पार्क जस्तो पनि बनाएको छ त्यहाँनिर हामी मात्रै नभएर सबै सबै परिवार भयो नानीहरू भयो सबैले एकदम रुचाएको ठाउँ किन भन्दाखेरि नानीहरूलाई त अब जहाँनेर खाने पिउने जग्गा जहाँ हुन्छ है खेल्ने जग्गा जहाँ हुन्छ नानीहरूलाई त त्यही नै रुचाउँछ नानीहरूले हैन अब त्यहाँनिर सबै कुरो उपलब्ध नै छ त्यहाँनिर फेरि त्यति मात्रै नभएर बुढापाकाले शान्ति रुचाउने गर्छ शान्ति जग्गा रुचाउने गर्छ खोलाको बगरमा त्यस्तो केही गाडीको झाँझाँ झुँझु छैन धिरै धिरे खोला बगिरहेको हावा चलिरहेको हो त्यो दृष्टि मजाले अब आफूले आफूलाई न्यानो लाग्ने हो त्यस्तो हुन्छ र हामी छुट्टीको दिन जाँदाखेरि त्यति मात्र नभएर मान्छेको अलिकिति भिड पनि हुने मान्छे भिड हुँदाखेरि यस्तो रमाइलो जग्गा सबैले बेच्नेले बेचिरहेको खानेले खाइरहेको घुम्ने घुमिरहेको है हो त्यस्तो दृश्यहरू हेरेर एकदमै भित्रबाट अलिक अलौकिक आनन्द महसुस हुन्छ जान पनि सजिलो त्यही पाँच किलोमीटर टाढो कति नै त्यस्तो ऊ यो पनि हैन आफ्नै सबैले चिनेको मान्छे सबैजना त्यो त अहिले भन्नैपर्दा सबैले भेटघाट गर्ने छुट्टीको बेलामा सबैले भेटघाट गरेर जग्गा त्यस्तो खालकै पनि भएको छ सबैजना आफूले जान पहिचान गरेको मान्छेहरू नि भेट्ने यसो आफ्नो अनुभव आनन्द के कसो जीवनी विषय लिएर यसो आफ्नो कुराहरू पनि सेयर हुने जग्गा भएको छ र त्यो जुन त्यो हाम्रो चेल पिकनिक स्पोट छ त्यहाँदेखिन् सबै नानीहरूले देखि लिएर युवाहरू मात्रै नभएर वृद्धहरू वृद्ध वृद्ध भन्दा नि पुरै वृद्ध होइन अलिकति हिँड्नु सक्ने मान्छेले चाहिँ रुचाएको जग्गा भएको छ